मान्छे मान्छेहरूलाई चाहिँ अब नृत्य प्रतियोगिताले चाहिँ अब हेल्दी राख्छ होइन जिउहरू सिक्नेसहरू हेल्दी लाग्छ अन्त चाहिँ अब अब मानिसहरूले चाहिँ अब किन चाहिँ खुसी हुन्छ भन्दाखेरि चाहिँ नि अब मानिसहरू चाहिँ अब हाम अब हामीले नाच्दैछ भने अरूहरू पनि अब देखेर इन्जोय गर्छ नि त त्यही भएर चाहिँ खुसी हुन्छ मानिसहरू पनि